र यहाँ परिवारमा अरू को को बागवानीमा रुचि राख्छन् भन्ने कुरो प्रश्न राखिएको छ र यो प्रश्नमा चाहिँ म मेरो श्रीमती इन्द्रमाया खड्काले यो फुलको साह्रै सेवा गर्नु हुन्छ सेवा गर्छिन् र यिनको धुप्पी धुप्पीको सेवा भयो फुलको सेवा भयो यता लालुपाते बिरुवाहरूको सेवा भयो यस्तो धेरै सेवा गर्छिन् उनले फुलमा रुचि रख्छिन् र यति नै भन्छु म अब